मलाई चाहिँ डगी धेरै मनपर्छ कुकुर है किनभने राम्रो हुन्छ है अनि त्यो धेरै दयालु पनि हुन्छ त्यहाँदेखि सपोर्ट पनि गर्छ घरमा कोही नभएको बेलामा राम्रो पनि हुन्छ तेल्ले केयर पनि गर्छ अनि अरू चाहिँ बाख्रा कुखरा सुँगुर है बिरालु सबै पाल्छ प्रायः जस्तो है किनभने धेरै राम्रो पनि हुन्छ त्यहाँनिर बाख्राहरू काट्छ भने कति साह्रो कतिजनाले है बाँडेर भाग भाग लाएर गएर घरतिर गएर पकाएर पनि खान्छ